हेलो मैले यो तपाईँको तर्फबाट एउटा आइरन मगाएको थिएँ है यो जुन चाहिँ क्याटलगमा मैले हेरेको थिएँ त्यो हेर्दा त साह्रै राम्रो पनि लागेको थियो दाम पनि नोमिनल नै एकदमै कम्ती दाम नै जस्तो लागेको थियो जब यो आइरन मेरोमा आइपुग्यो त्यहाँदेखि मैले त्यो खोलेर हेर्दाखेरि चाहिँ के पाएँ भनेदेखिलाई जुन चाहिँ मलाई त्यो क्याटलकमा देखाएको थियो त्यो अनुसारको चाहिँ मैले पाइनँ किनभने यसको जुन चाहिँ तारहरू छ र यसको जुन चाहिँ बनावटीहरू छ त्यो पनि एकदमै नाजायज टाइपको नराम्रो खालको हगी जुन चाहिँ मैले त्यो क्याटलकमा हेरेको थिएँ अति नै सुन्दर राम्रो देखिएको थियो र त्यसले गर्दा यो त समयमा जुन चाहिँ हामी चार्ज गर्छौँ त्यो राम्रो चार्ज पनि नहुने बिजुलीमा हो फेरि छिट्टो कट् भइहाल्ने एकछिन तात्तिने एकछिनमा गइहाल्ने यो खालको मैले पाएँ